हामी धान चाहिँ असारमा रोप्ने गर्दछौँ जुलाईको समयमा अनि हामी धा धान चाहिँ काट्नु चाहिँ हिउँदो महिनामा डिसम्बरतिर काट्ने गर्दछौँ अनि झाँट्नु चाहिँ हामी जनवरी फरवरी मार्चतिर हामी झाट्ने गर्दछौँ